समयसँग नै मानिसलाई परिवर्तन हुने परिवर्तन हुनु पर्दछ र परम्परागत रूपमा मलाई कागजभन्दा ज्यादा ल्यापटप वा मोबाइलमा नै टाइप गर्नु मनपर्छ तर अहिले हालैका वर्षहरूमा सबै मानिसहरूले कलम कागजलाई छोडेर प्रायः आफ्ना मोबाइलमा या ल्यापटपहरूमा नै आफ्ना लेखहरू टाइपहरू गर्न रूचाउँछन् र जुन ठिकै कुरा पनि हो किनभने समयसँग हामी अपग्रेड हुँदै जानु पर्छ तर यस्ता कुराहरूले हाम्रा लेख्ने कलम यो लेख्ने जुन चाहिँ हाम्रो बानी छ त्यसलाई चाहिँ अलिकति हानी पुऱ्याएको महसुस हुँदछ